र मलाई सबैभन्दा मन पर्ने चाहिँ महाकवि लक्ष्मीप्रसाद देवकोटा हुन् र उनलाई किन मन पर्छ भनिन भन्दा चाहिँ उनकोमा चाहिँ एउटा झट्टै केही कृतिहरू लेखिहाल्ने एउटा प्रतिभा थियो र त्यो कुरा पनि मलाई धेरै मन पर्छ र अब उनका पुस्तकहरूमा मलाई मन परेको पुस्तकभन्दा चाहिँ महाराणा प्रताप मुना मदन सुलोचना शाकुन्तल भिखारी पुतली अनि धेरै अन्य पनि छन् अनि उन उनलाई किन चाहिँ अब मैले मन पराएँ भन्दा चाहिँ उनी उनी चाहिँ अब एकदमै त्यो सुर्ता नगर्ने खालका मान्छे र आफ्नै धुनमा बसिरहने अरूलाई त्यो डिस्टर्बहरू नगर्ने त्यस्तो प्रकारका थिए र अब केही सोच्दा सोच्दै अब उनले धेरै कुराहरू लेख्न सक्थे अन्त अब उनले यही सुलोचना पनि दस दिनमा लेखेका थिए सुलोचना जस्तो महाकाव्य अनि अब यो महाकाव्य लेख्नु त अब त्यही सानोतिनो काम होइन र अब उनले त्यो चाहिँ दस दिनमै लेखिसकेका थिए र उनी बेफिक्री खालका मान्छे थिए र उनलाई वर्तमानको भविष्यको केही चिन्ता नै थिएन उनी आफ्नै धुनमा मग्न थिए अनि त्यसरी नै आफ्नो जिन्दगी राम्ररी बिताएर गए